मैले फ्लिपकार्टबाट एउटा सामान मगाएको थिएँ र आज यसको डेलिभर डेट थियो आज नौ बजीभित्रमा यो आइपुग्नु पर्ने र अहिलेसम्म पनि यो आइपुगेको छैन र मैले फोन गरेर सोध्दाखेरि मेरो फोनको राम्रोसँगले रस्पोन्सै उसले गरेन र मैले कम्पनीलाई फोन गरेर सोध्दाखेरि तपाईँको आज बेलुका पाँच बजीभित्रमा आउँछ भनेको थियो र अहिलेसम्म पनि आएको थिएन आएको थिएन मैले अघि बाह्र बजी फेरि कल गर्दाखेरि उसले फोन उठायो र उसले भन्यो तपाईँको म बेलुकासम्म ल्याइदिन्छु किन हतारिरहनु भएको भनेर नराम्रो एउटा वचन लगायो मलाई र मैले ओके मलाई आउँछ पाँच बजी भनेर म निश्चिन्त बसेको थिएँ तर अहिलेसम्म पनि आएन र अहिले पाँच दुई भयो भर्खर कल आयो तर उसले कल गरेर तपाईँको सामान यहाँनिर छ आउनु लिनु आउनुहोस् भन्यो भने भनेको डेटमा भनेको टाइममा पनि एकमा त ल्याइदिएन र लिनु पनि मलाई टाढो बोलायो अब म बिमारी मान्छे म भेट्नु काँ जानु कहाँनिर सो त्यसैले गर्दाखेरि मैले उसलाई फेरि फोन गरेर यता ल्याइदिनुहोस् न सामान यो रोडमा ल्याइदिनुहोस् भनेर भन्दाखेरि उसले झर्केर तपाईँको अर्डर क्यान्सल हुन्छ फेरि अर्डर गर्नुहोस् तपाईँले दिएको रङ नम्बर यस्तो यस्तो छ भनेर मलाई एकदमै परेसान गऱ्यो सो त्यसले गर्दाखेरि चाहिँ यस्तो कुराहरू चाहिँ जो कम्पनी फ्लिपकार्टलाई म स्पेसल रिक्वेस्ट गर्न चाहन्छु कि यसरी हामी कस्टमरहरूलाई दुःख नदिनुहोस् यसरी दुःख दिनु भयो भनी हामी घरिघरि सरी हामी यहाँबाट अर्डर गर्नेछैनौँ